आजको संसारमा नेपाली भाषा बोल्नेहरूलाई सामना किन गर्नुपर्दैछ भन्दाखेरि अब हामी कतै बाहिर जान्छौँ अरू स्टेटतिर काम गर्नु जान्छौँ काम गर्नु जाँदाखेरि हामीलाई अलिकति हेपेको जस्तो हुन्छ बाहिर देशको भन्छ हामी त भारतको होइन भन्छ कसैले नेपालको हो भन्छ कसैले हाम्रो अनुहार हेरेर चाइनिस हो भन्छ चाउमिन भन्छ हाम्रो हाम्रो अनुहार हेरेर हाम्रो नेपालीभाषीहरूलाई अहिले त भारतमा नेपाली भाषाले मान्यता पाइसकेको छ र पनि अब कति जग्गातिर अहिलेसम्म पनि थाहा छैन कि भारतको दार्जिलिङ पश्चिम बङ्गालको दार्जिलिङ भन्ने जग्गामा पनि नेपाली गोर्खाहरू बस्छ भनेर हामीले भारतको लागि कत्ति बलिदान दिइसकेका छौँ हाम्रा जवानहरू गोर्खे जवानहरू लडाइँमा गएर सधैँ भारतको लागि अगाडि भारतीय गोर्खा भएर बसेको हामीले देखिरहेको छौँ अहिले त अब हाम्रो हरेक पश्चिम बङ्गाल मात्रै नभएर हरेक राज्यमा हरेक इन्डियाभरि नै भारतीय गोर्खा नेपाली गोर्खाहरू बस्नेगरेको छ हाम्रो भाषीहरू भारतबासीहरू भारतमा बसेर नेपाली बोल्ने भाषीहरू नेपालीभाषीहरू भारतवर्षभरि बसेको कारण अहिले यस्तो चुनौती छ जस्तो चाहिँ मलाई लाग्दैन अनि भारतमा मात्रै नभएर अन्य अन्य देशहरूमा पनि गएर हाम्रो नेपालीभाषीहरूले काम गरेको देख्दा सबैजना नै नेपाली बोल्ने अहिले त त्यस्तो उयो छैन भारतमा अहिले ट्यालेन्ट सोहरूमा पनि हाम्रो नेपालीहरू गएर त्यहाँ गएर नेपाली बोलेर नेपाली गीतहरू गाएर नेपाली गीतमा डान्सहरू गरेर नेपाली हाम्रो गोर्खा नेपाली भारतीय नेपालीहरूलाई चिनाउने काम गरिरहेको छ भारत देशमा अहिले नेपाली गोर्खा हाम्रो नेपाली भाषालाई मान्यता पनि पाइसकेको छ त्यसैले गर्दा चुनौतीहरू त्यस्तो छ जस्तो चाहिँ मलाई लाग्दैन